हामीले बाली उत्पादन गर्छौँ त्यसमा जसरी हामीलाई जो व्यापारीहरू आउँछ बजारबाट किन्नु आउँछ त्यस्तो व्यक्तिहरूले हामीलाई जुन प्रकारको हाम्रो खेतीको उत्पादन छ जुन प्रकारको हाम्रो लगानी भएको छ हामीले खर्च गरेको छौँ त्यो खर्चअनुसार हामीलाई व्यापारीहरूले हामीलाई मूल्य जति मूल्य हामीले पाउनुपर्ने त्यो मूल्य हामीलाई पाक पाइरहेको छौँ र उनीहरूले हामीलाई जहिले पनि शोषण गरिरहेको छ मानिलिउँ आलुको दाम अहिले बजारमा पन्ध्र रुपियाँ छ भनेदेखि उहाँहरूले हाम्रोबाट किन्नुपर्दाखेरि हामीले दस रुपियाँ या आठ रुपियाँबाट किनेर लान्छ त्यस कारणले हामीलाई जहिले पनि व्यापारीहरूले हामीलाई शोषणै गरिरहेको हुन्छ र त्यो शोषणमुक्त भएर चाहिँ हामीले बजारको भाउ बुझेर मात्रै हामीले जुन सामग्रीहरू हाम्रो घरमा उत्पादन भएको छ ती सामग्रीहरू चाहिँ सामानहरूलाई चाहिँ बुझेर मात्रै हामीले बेच्नुपर्ने हुँदोरहेछ